म बाइकको हेरचाह राम्रो गर्छु समय समयमा के के चिजहरू अब बिग्रिन्छ त्यो टाइममा म बाइक सर्भिस गर्ने ठाउँ लगेर ब्रेक सुल भयो ओएल ब्रेक भयो अनि नट बल्टू खुल्ला छ कि उयो छ त्यो चिजहरू म गएर त्यो सर्भिस गर्ने मान्छेलाई देखाउँछु र उ मान्छेले मज्जले नै मेरो बाइकको हेरचाह गरिदिन्छ कता के भएको छ त्यो कुराहरू त्यो बाइक बनाउने मान्छेले मज्जाले राम्रोसँगले गराउ गराउँछ गर्छ म केही चिज अलिकति छ्यास्सै अब केही कुदाउँदाखेरि केही डिस्टर्बहरू भयो भने म यताउता घरमै बनाउँदिनँ त्यो अलिकति पनि केही प्रबलमहरू भयो भने म डाइरेक्ट बाइक सर्भिस नै लान्छु किनभने बाइक सर्भिसमा राम्रो बनाइदिन्छ है अनि त्यहाँनिर बाइक फेरि फेरि मतलब प्रबलम त हुन्छ पछाडि उनीहरूले बनाएर तर अब घरमा बनाएको जस्तो त हुँदैन उनीहरूले अब राम्रोसँगले बनाइदिन्छ त्यही भएर म सानो सानो कुरा बिग्रे पनि म बाइक सर्भिस गर्ने ठाउँमै लान्छु र मलाई कहिलेकाहीँ बाइक चलाउँदा थकित महसुस हुन्छ त्यो चाहिँ कतिबेला भन्दाखेरि जब लामो लामो टुरहरू गर्नुपर्छ जब साथमा कोही हुँदैन सिङ्गलै राइड गर्नु पर्छ त्यो टाइममा मलाई एकदम धेरै थकित महसुस लाग्छ र मो लामो रुटमा एकदम हेल्मेट र लाइसिन्स अनि बाइक के कस्तो छ त्यो सबै चेक गरेर मात्रै म लामो लामो रुटमा सतर्क हुन्छु र म लामो लामो टुरहरू गर्दाखेरि एकदम जस्तो कि स्पिडहरू कुदाउँदिनँ है एउटा आफूले कन्ट्रोल गर्नुसक्ने स्पिड कुदाउँछु अनि म कुदाउँदा एकदम सतर्क भएर कुदाउँछु टर्निङ जस्तो चिजहरूमा म सानो होस् ठुलो होस् म हर्न मारेर नै कुदाउँछु किनभने अब अहिले पनि मारेन भने थाहै छ उयोहरू हुन्छ एक्सिडेन्ट हुने चान्सेसहरू धेरै हुन्छ त्यही भएर म सानो सानो टर्निङहरूतिर पनि हर्न मार्छु अनि म लामो रुटमा अब ट्राभलहरू गर्दाखेरि मो ट्रिपल गर्दिनँ किनभने ट्रिपल लोडमा धेरैमा धेरै भन्दा धेरै दुर्घटनाहरू हुने मौ अब चानसेसहरू हुन्छ त्यै भएर रोडमा बाइकहरू चलाउँदा एकदम सतर्क त्यो तरिकाले सतर्क भएर चलाउँछु अनि बाइक चलाउँदा म एकदम आफ्नो तन मन ध्यान अरू कतैतिर होइन एकदम सिधा रोड अगाडि र कस्तो ठाउँमा के गर्नु पर्ने ती चिजहरू म गर्छौँ बाइकमा जस्तै अब उदारणमा हेऱ्यौँ भने हरेन अनि स्पिड बेसी कुदाउँदिनँ अनि बाइक कुदाउँदा मो धेरै जस्तो अब बाटोतिर ओबर टेकहरू गर्दिनँ